डिजिटल एपले गर्दा भारतमा परिवर्तन त धेरै आएको छ धेरै गाउँ देहातदेखि लिएर धेरै पिछाडिएका मान्छेहरू पनि धेरै अगाडि आएको छन् र म पनि अहिले हालैमा चै सेयर बजारको धेरै डिजिटल एपकोद्वारा नै धेरै रोजिराखेको छु र धेरै इन्फर्मेसन पनि लिनु खोद लिँदैछु अलिकति जे जस्तो हुन्छ नजानी जानी भए पनि अलिकति इन्भेस्ट गर्ने अनि अलिकिति हालखबर लिने के चल्दैछ कसरी माथि जाँदैछ कुन कम्पनीले कतिको प्रोग्रेस गर्दैछ के गर्दैछ त्यो कुराहरूले नै हेर्ने देख्ने र आफूलाई के कसो लाग्छ सकेसम्म अलिकति केही इन्भेस्ट पनि गर्ने त्यसमा त्यो कोसिस गर्दैछु डिजिटल एपकोद्वारै हो यो सबै